म त आफ्नो बाइक लिएर गएको थिएँ पल्सर थियो पल्सर एनएस टू हन्ड्रेड अन्त म आफ्नो साथीहरूसित घम्नु गएको थिएँ यसो लाभा गएको थिएँ यस्तो अलगढा पेदोङ हुँदै लाभा हुँदै होइन पर पर घुम्नु गएको थिएँ त्यसपछि त्यताबाट घुमेर चाहिँ यस्तो मन्सोङ मन्सोङ हुँदै होइन फर्किँदा चाहिँ मन्सोङ हुँदै रम्फू हुँदै आएको होइन सिक्किमहरू छिरेँ अन्त त्यहाँ साथीहरूकोमा बसेँ होइन र हाम्रो साथीहरू थियो चारजना जस्तो हामी गएको थियो होइन छजना गएको थियो तिनटा बाइक थियो होइन एउटा पल्सर एनएस थियो एउटा पल्सर एनएस अन्त एउटा एभेन्जर थियो अन्त एउटा आरवन फाइभ थियो त्यसमै हामी साथीहरू गएको थियो म थिएँ अन्त मेरो साथी सजत थियो एउटा सुरज थियो एउटा विजय थियो अन्त एउटा सालोम अन्त एउटा साहिल थियो अन्त हामी मज्जा त मज्जा गऱ्यो एकदम पुरा मज्जा आएको थियो बाइक कुदाउनुमा अन्त सबै हामी पेपरहरू पनि क्लियर नै बोकेको थियो होइन लाइसेन्सहरू पनि थियो बाइकको पेपर पनि थियो हेल्मेट एकदम सेफ्टीसित गएको थियो होइन सबै मज्जाको नै चलिरहेको थियो अन्त हामी घुम्नु गयो त्यो दुई तिन दिनको ट्रिप गऱ्यो कि अन्त यस्तो अलिक टाडो टाडो पनि गयो कि अन्त सबै राम्रै भयो घुम्नुहरू त गयो नि ठिकै थियो सबै अन्त हामी साथी हामी छ भाइ चाहिँ एकदम मज्जा गऱ्यो होइन त्यति बेला बाइकहरू पनि थियो आफ्नोमै अहिले पनि हामी जान्छ कोही कोही बेला अन्त बाइक कुदाउँछ पनि मज्जाले हुन्छ यति नै थियो भन्नुपर्ने